तपाईँ खाली समयमा चाहिँ के गर्नुहुन्छ होला अब त्यो घरको कामहरू सकेर हुन्छ तपाईँको दोकान पनि छ हो अन्त दोकानको कामहरू अब दोकानको त के सकिन्थ्यो मान्छे हुँदाखेरि त्यतिकै हुन्छ तर अब यसो खाली भएको बेलामा चाहिँ के गर्नुहुन्छ म खाली भएको बेलामा एक्स्ट्रा कामहरू नि गर्छु अन्त मेरो टिउसनहरू छ टिउसनहरू पनि गर्छु टिउसन गरेर त्यहाँदेखि मेरो अब कहिले अउटिङ पनि हुन्छ बाहिर जाने त्यो पनि म कभर गर्छु